अब हामी अब ऐया आमाहरू चाहिँ होइन घरमा चाहिँ अब धेरै आमा बाबा मरदभन्दा चाहिँ अब हामी आमाहरू चाहिँ औरत मान्छे चाहिँ अब धेरै नै बेसी नै काम गर्नुपर्छ होइन जस्तै अब दिनभरि काम अब दिनभरि बगानमा भयो या मेलोपातमा भयो या त केही ड्युटीतिरै भयो त्यस्तोतिर गरेर आएर पनि अब घरको बाबाहरू चाहिँ आएर आराम गर्ने हुन्छ होइन उनीहरू रेस्टहरू गर्नुहुन्छ तर आमाहरूले चाहिँ त्यस्तोहरू पाउँदैन अब आमाले चाहिँ घरको औरतले चाहिँ सबै काम गर्नैपर्छ अब छोरा र छोरीमा पनि छोरा छोरी दुईजनामा पनि अब छोरीलाई चाहिँ घरभित्रको खानाहरू पकाउनु लुगाफाटा धुनु घरको धन्दाहरू गर्नु लागि गर्नुपर्छ छोराहरू चाहिँ अब खेल्ने बस्ने होइन उनीहरू त्यस्तो हुन्छ छोरा र छोरीमा चाहिँ अब त्यस्तो खालको उयो हुन्छ अझै पहिला पहिला त पहिला पहिलाको बाजेबोजूहरूले त भन्नु त त्यति बेलाको जमानामा त छोरीहरूलाई पढाउनै हुँदैन छोरीहरूलाई पढायो भने अब धेरै बाठो हुन्छ बोक्सीहरू पनि हुन्छ बोक्सी ज्ञान सिक्छ भनेर पनि भन्थे अरे होइन तर अब अहिले त त्यति साह्रो यो त छैन अहिले पनि अहिले त अब धेरै परिवर्तन भइसकेको छ छोरा र छोरीमा होइन त्यही भएर चाहिँ अहिले अब धेरै परिवर्तनहरू भयो जमानाहरू चेन्ज भयो त्यही भएर अहिले त कति छोराछोरीमा त्यति साह्रो भेदभावहरू छैन अहिले भनौँ भने अब तपाईँको इन्जिनियर डक्टरहरू छोरी मान्छे बनिरहेको छ होइन नेताहरू पनि यो राजनीतिक क्षेत्रमा पनि धेरै छोरी मान्छेहरू अगाडि बढिसकेको छ अब जस्तै ममता ब्यानर्जी भयो सोनिया गान्धीहरू जस्तो भयो अब यो आर्मी पुलिसहरूतिर पनि छोरी मान्छेहरू इन्जिनियर डक्टरहरू पनि छोरी मान्छेहरू बनिएको छ त्यही भएर अहिले चाहिँ अब त्यति साह्रो भेदभाव चाहिँ छैन छोरा र छोरीमा तर पहिला पहिला चाहिँ अब धेरै नै भेदभाव धेरै तलमाथि धेरै छोराछोरीमा भन्छ हाम्रो बाजेबोजू बराजुको पालितिर चाहिँ अब छोरीले मात्रै घरमा धेरै काम गर्नुपर्ने बाहिर अब सा बेलुका भएपछि बाहिरतिर पनि निस्किनु नदिने आफ्नो माइतघरमा भइन्जेल पनि अब बाबुको दाजुभाइ बाबुआमाले न निस्किनु नदिने होइन अब बिहा गरेर बुढाको घरमा गएपछि पनि अब बुढादेखिको धेरै त्यहाँदेखि अब गालीगलोचहरू भेट्ने अब नदिने रोक रोकथुन गर्ने यता नजाऊ उता नजाऊ बुढाको डरहरू राख्नुपर्ने सासूससुराको डरहरू राख्नुपर्ने हुन्थ्यो पहिलाकोतिर त अब हाम्रै बाजेबोजूको पालितिर त्यस्तो हुन्थ्यो त्यहाँ साँझ परेपछि छोरीहरू निस्किनुहुँदैन राम्रो भन्दैन मान्छेले बोक्सी ज्ञान सिक्छ पढ्नुहुँदैन भन्नेहरू धेरै प्रश्नहरू थियो अरे तर अब अहिले त त्यस्तो भेदभाव छैन अहिले त छोरा र छोरीमा त्यति साह्रो भेदभावहरू छैन अब पहिलाको जस्तो पहिला त अब छोरी मान्छेलाई धेरै समस्या हुन्थ्यो गाउँतिर जानु यताउति जानु पढ्नु पनि दिन्थेन भन्थ्यो भन्छ भनेको सुनेको थियौँ अब अहिले त तर अब त्यस्तो छैन अहिले त छोरी मान्छेहरू पनि धेरै उन्नति गरिसकेको छ छोरा र छोरीमा अहिले त छोरी पनि धेरै काबिल भइसकेको छ होइन छोरीले पनि धेरै अब राज्यहरू सम्हालेको छ राजनीतिक क्षेत्रमा पनि धेरै उयो गरिसकेको छ प्रगति गरिसकेको छ डक्टर इन्जिनियरहरू जस्तोमा पनि छोरी मान्छेहरू छ आर्मीहरू भयो यो पुलिसहरू सबै यो सरकारी नोकरीतिर पनि अब छोरीहरूको चाहिँ अब धेरै नै अब उयो भएको छ छोरीहरूले पनि अब धेरै नै सम्हालेर बसेको छ अहिले चाहिँ होइन त्यो पहिलाको जस्तो चाहिँ छैन अब र पनि अब छोरा र छोरीमा पहिला चाहिँ धेरै भेदभाव अब छोराले मात्रै बाहिर निस्किनुपाउने छोरा चाहिँ अब आराम गरेर बस्नु पनि पाउने खेल्नुपाउने छोरीहरू चाहिँ त्यस्तो थिएन धन्दामा भित्र किचनको काम सम्हाल्नुपर्ने अब खानापिनादेखिको लिएर लुगाफाटा चुलाचौका लिपपोतहरू यस्तोहरूमा चाहिँ छोरीहरूको बेसी काम हुन्थ्यो छोराहरू चाहिँ अब आराम गर्नु खेल्नुहरू पाउनु होइन तर अब अहिले चाहिँ त्यस्तोहरू छैन छोरा र छोरीमा चाहिँ अहिले धेरै नै परिवर्तन भइसकेको छ एक समान भइसकेको छ